हेलो हेलो हजुर ए हजुर ए हजुर हजुर हजुर ए हजुर मेरो चाहिँ के भयो भने म त काम गर्थेँ कि त्यो अलिक नभ्याउने भएर मेरो चाहिँ के रे सासू चाहिँ अलिक बिरामी हुनुहुन्छ होइन त्यो भएर घरमा कोही नभएको कारणले चाहिँ अलिक नभ्याउने भए तपाईँले यसो के अरे त्यसको लागि नै मैले ऊ यो राखेको थिएँ अन्तखेरि तपाईँ तपाईँ कहाँ खरसाङकै हो तपाईँ कि के हो ए हजुर मेरो चाहिँ यसो यस्तो ऊ यो छ कि अब आमा चाहिँ अलिक बिसन्चो हुनुहुन्छ तर अब बेड रिडन चाहिँ छैन यसो टोइलेटहरू त जानु सक्नुहुन्छ हो त्यसै टाइममा अब हजुर हजुर खाना हजुर टाइममा हजुर टाइमको टाइम टेबलली त्यो दबाईहरू खानापिनाहरू है टोइलेटहरूको लागि त सक्नुहुन्छ हो अन्तखेरि मलाई होइन होइन मलाई दिउँसोको लागि मात्रै क्या बेलुका त म भइहाल्छु हो यसको लागि नि दिउँसोको मात्रै त गर्नुहुन्छ नि होइन ए तपाईँले अरू जग्मगा पनि गर्नु ए हजुर अरू जग्गा पनि गर्नुभएको तपाईँले यस्तो काम ए हजुर एक काम गर्नुहोस् न त भोलि त सन्डे हो म घरमै हुन्छु एकपल्ट तपाईँ यो के अरे ऊ यसमा आइदिनुहुन्छ म यो के अरे हाम्रो घरमा म आइदिनुहोस् कि यो चाँदबारी हो कि तपाईँ त्यहाँनिर त्यो खरसाङको त्यो के अरे चर्चको त्यहाँ आएर गोटेमा आउँदा हुन्छ त्यहाँ आएर त्यो उत्रिने जग्गामा आएर मलाई फोन गर्नुहोस् न म तपाईँलाई ऊ यो गर्नु आइहाल्छु नि त्यहाँदेखिन् के कसो हो पैसा रुपियाँको के कसो एकपल्ट घर पनि हेर्नुहोस् बिमारीलाई पनि हेर्नुहोस् हो अन्त त्यो अनुसारको ऊ यो गरौँ न बात मारौँ न हुन्छ यहाँ तपाईँ यस्तै एघार बजेतिर आउनुहोस् न एघार साढे एघारतिर हुन्छ हुन्छ आएर हजुर फोन गर्नुहोस् न कि त्यहाँ उत्रिएर त्यहाँदेखि म तपाईँलाई लिनु आउँछु नि ल हुन्छ हुन्छ हुन्छ भोलि बात मारौँ न के कसो पैसा रुपियाँको ल हुन्छ हुन्छ थ्याङ्कयु हुन्छ